हेलो नमस्ते हजुर म दोकानमै छु त हजुर भन्नुहोस् न हजुर गोद्रेज हजुर भन्नुहोस् हजुर हजुर कस्तो तपाईँलाई टिनको चाहियो कि वुडन चाहियो कि कस्तो खालकेमा तपाईँले हेर्नु हुँदैछ काठको है काठको तपाईँको छ फुट छ फुटहरूको लाग्छ तपाईँको साढे छ हजारहरू लाग्छ हो अलिअलि मिल्छ त्यसमा टिनको लैजाउनु भयो भने हजुर टिनको लैजाउनु भयो भने टिनको पनि छ टिनको लैजाउनु भयो भने अलिक कम्ती लाग्छ तपाईँको काठको भन्दा हो अनि अर्को खालके कबोर्ड पनि हुन्छ त्यो चाहिँ ड्रवर खालके हुन्छ त्यो तपाईँले तपाईँले हेरेरै लैजानु भएको राम्रो हो तपाईँले कस्तो खालकेमा तपाईँले लानु मन छ काठको नि तपाईँले रोज्नु भएको हजुर हजुर होइन रेट रेट त त्यही हो नि त्यस्तै नै हुन्छ काठको त होइन किनभने काठको त राम्रो हो नि त त्यसले गर्दाखेरि टिनहरू भन्दाखेरि राम्रो हुन्छ लामो खप्छ पनि त्यसले गर्दाखेरि अलिकति भए पनि टिन टिनकोहरू भन्दाखेरि त राम्रो नै हुन्छ नि त्यसले गर्दाखेरि दाम पनि अलिकति बेसी भएको हजुर हजुर भन्नुहोस् हजुर अँ फेरि भन्नुहोस् त बुझिन ए कलरहरू तपाईँको कलरहरू पाउनु हुन्छ ब्राउन पाउनु हुन्छ हो अनि अफ् येल्लोहरू पाउनु हुन्छ वुडन कलरमा पनि पाउनु हुन्छ तपाईँले त्यो कलरहरू त हेरेर नै छान्नु भएको राम्रो हो कलरहरू पाउनु हुन्छ थुप्रो कलरहरू छ हो अनि कस्तो खालके तपाईँले चाहिँ यस्तो के भन्छ दुईवटा दैलो भएको कि तिनवटा दैलो भएकोहरू हेर्नु भएको ए हजुर उयो ऐनाहरू भएको पनि हजुर त्यसको दाम हजुर हजुर त्यसको दाम त्यति नै हुन्छ छ साढे छहरू पर्छ तपाईँलाई हजुर आउनुहोस् न हजुर आउनुहोस् न दोकानमा आउनुहोस् न आएर तपाईँले आफै हेरिकन लैजानुहोस् किनभने अरू पनि त्यो काठको भन्दा पनि अझै राम्रो राम्रो पनि पाउनु हुन्छ हो तपाईँलाई कुन चाहिँ मनपर्छ तपाईँले हेरेर लैजानुहोस् न हुन्छ